कालिम्पुङ जिल्लाको आर्थिक व्यवस्थाका लागि महत्वपूर्ण केही स्थानीय उद्योग वा व्यवस्थाहरू भन्नाले हाम्रो कालिम्पुङ जिल्लामा जस्तै खदा प्रिन्टिङ खदा प्रिन्टिङ भन्नाले अब पहिला हाम्रा जति पनि सांस्कृतिक वेशभूषाहरू थियो त्योहरू हामी माझमा प्रिन्टिङ हुने थिएन तर अहिले चाहिँ हामी माझमा त्यो सबै आ आफ्ना भाषाका आफ्ना लिपिका स खदाहरू भयो जस्तै वेशभूषाहरू प्रिन्ट हुने गर्छ र त्यसले मानिस हरूलाई धेरै नै धेरै नै बिकास गरेर लगिरहेको छ र फोरिकल् फ्लोरीकल्चर यसमा पनि मानिसहरूलाई धेरै नै बिकास भइरहेको छ किनकि हाम्रा जिल्लामा वेदर धेरै नै राम्रो छ र त्यो वेदरमा फुलहरू राम्ररी फुल्ने गर्छन् र राम्ररी फुल फुल्दाखेरि उनीहरूको बिजनेस पनि धेरै राम्रो भएर जान्छ र यसले पनि हाम्रा आर्थिक बिकासलाई धेरै नै उच्च स्थानमा लगेर राखेको छ र होटेलहरू होमस्टेहरू पनि हाम्रा जिल्लामा धेरै नै राम्रोहरू छ एकदमै त्यहाँको व्यवस्थाहरू पनि धेरै नै राम्रो आनन्द मिल्ने जग्गाहरू पनि त्यस्तो छ र यी सबै यी सबै यी सबै ब्यव ब्यवसायीहरूले हाम्रा कालिम्पोङ जिल्लालाई धेरै नै आर्थिक बिकासहरूमा धेरै नै धेरै नै बिकास गरीरहेको छ